काकु तपाईँको दोकानबाट लगेको त्यो दुईवटा जिन्स थियो नि तपाईँले मलाई त्यति मन त परेको थिएन तर पनि तपाईँले अब राम्रो हुन्छ भनेर मलाई दुईवटै लानु लगाउनु भयो अहिले मैले त त्यो युज गरेको त त्यसको कलरहरू पनि पुरै गयो अन्त यसको यो मलाई अलिक मन परेन यसको क्वालिटी पनि साह्रै राम्रो रहेन रहेछ अनि तपाईँहरूले यसरी मलाई ढाँटेर चाहिँ त्यसरी नराम्रो कुराहरू नराम्रो प्रडक्ट चाहिँ मलाई दिनुभएछ त्यसरी अब तपाईँले आएको ग्राहकलाई यसरी नराम्रो क्वालिटीको सामानहरू दिनुभयो भने त फेरी फेरी ग्राहकहरू पनि आउँदैनन् त्यसैले तपाईँले चाहिँ अब यसरी नराम्रो दिइहाल्नुभएछ म त यो अब फिर्ता गर्न चाहान्छु तपाईँले अब के गर्नुहुन्छ यसको लागि म त यो सामानहरू मन परेन र फेरी फेरी अब पनि म यही दोकानमा आउँदिन यस्तै प्रकारको सामानहरू तपाईँले दिनुभयो भने त